टिभिमा पहिला सुरु हाम्रो प्रणामी धर्मको पहिलाको लीलाहरू भगवान्हरूले खेलेको त्यहाँको उहिलेको कार्यशालाहरू यिनीहरूको पहिलाको लीलाहरू अब अब सखीहरूसँग भक्तहरूसँग खेलेको डुलेको खेल तमासा गरेको मलाई खुसी लाग्छ